हजुर मैले तपाईँको चराचुरुङ्गी हेर्न जङ्गलतिर जाँदा चाहिँ दुर्बिन चाहिँ मैले कसरी राम्रो दुर्बिनको छनावट गर्छु भन्ने भने चाहिँ मेरो यो दुर्बिन चाहिँ तपाईँले लाँदा जङ्गलमा धेरै धुम्महरू लाग्द अँध्यारो हुँदा र पानी पर्दा पनि त्यो दुर्बिनको ऐनामा चाहिँ धेरै माटोहरू नलाग्न सक्ने पानी टालिएर बस्न नसक्ने जसमा चाहिँ म चराचुरुङ्गी हेर्दा चाहिँ एकदमै सफा रूपमा देख्न सक्छु भनेर चाहिँ म जब त्यो दुर्बिनमा पाउँछु त्यो सबैहरू चिज थोकहरू त्यो भयो भने चाहिँ म त्यो दुर्बिन लिएर जान्छु र म सधैँ मेरो अहिले तपाईँको चलाइरहेको दुर्बिन पनि क्यामो कम्पनीको हो र त्यो धेरै राम्रो छ म त्यो यसैले नै म त्यो दुर्बिन सधैँ लिएर पनि हिँड्ने गर्छु